हलो भाइ अँ अँ सब्जीहरू के रे लिनुपर्ने थियो के के के छ सब्जी

आलु प्याज अच्छा अनि त ठिकै छ त अब के रे फुलकोपीहरू के रे बन्दाकोपी अच्छा फुलकोपी कसरी अच्छा ठिकै छ अझै यो के रे मटरसुटी छ कसरी किलो अच्छा अर्को ऊ यो के जुन सिँबी सम सिमतामे सिँबी अनि घिउ सिँबी कसरी घिउ सिँबी अच्छा अच्छा अच्छा अच्छा के रे च्याउ बटन च्याउ छ बटन च्याउ कसरी छ बटन च्याउ अच्छा अच्छा त्यो के रे यो छ कि छैन के भन्छ यो हाम्रो साग के रे यसको के रे पालङ साग आएको छैन अच्छा त्यसो भए ऊ यो डुकु अच्छा अनि त ऊ यो के रे के रे हाम्रो एउटा ऊ यो सब्जी सब मधेसको सब्जी के रे लाल लाल भाजी साग भन्छ नि लाल साग ठिकै छ अहिले त्यो आच्छा त्यो त्यो आच्छा अँ अँ म के रे म समान भन्छु नि लेख्नु ल अँ अच्छा भेन्डी छ कि छैन भेन्डी छ नि आच्छा भेन्डी महँगो छ अहिले अच्छा क कसरी छ भेन्डी अच्छा अच्छा मुला अच्छा अच्छा अँ गाजर अँ बिट गाजर चाहिएको थियो कि